हजुर ए हजुर भन्नु होस् न सर हजुर हजुर उम् सुझाउ भन्दा पनि तपाईँले चाहिँ कराउनु भएको थियो त्यो नानीलाई अनि तपाईँको बिहेब्यर चाहिँ ऊ प्रति अब कस्तो छ ऊ क्लासमा चाहिँ अब कस्तो खाले चाहिँ छ ए हजुर भने पछि उसले तपाईँलाई डिसरेसपेक्ट गऱ्यो ए अन्त अब तपाईँले यस्तै भएको थियो भने पहिला पनि मलाई अब आएर यसो भन्नु सक्नु हुन्थ्यो नि त अन्त तर अब ठिकै छ भन्नु भएन अब एक पल्ट फेरि उसँग राम्ररी बोल्नु होस् र तर पनि उसले डिसरेसपेक्ट गऱ्यो भने चाहिँ अब म त्यो म्याटरलाई सल्भ गर्छु म उसको प्यारेन्ट्सहरू बोलाउँछु नभए म उसलाई पर्सनली भेटेर भन्छु नि ए हुन्छ सर हुन्छ सर हामी भोलि स्कुलमा भेटौँ न हुन्छ